हेलो साथी त्यो के अरे सुबास भाइको गाडी के कस्तो छ हौ मलाई एयरपोर्ट जानु थियो कि त्यही त भाडाहरू कति के छ कसो छ यसो कसो छ बुझेर यसो मलाई मिलाइदेऊ न सुन्नु त मैले राम्रो छ भनेर सुनेको थिएँ हो मलाई एकदम छिटो पनि पुग्नु छ हो राम्रो ड्राइभर पनि चाहिएको छ राम्रो छ है त्यसोभए भनिदेउ न ल